भारतका आधिकारिक भाषाहरू चाहिँ धेरै छन् जस्तै हिन्दी नेपाली इङ्गलिस बङ्गाली र देशमा अन्य सामान्य बोलिने भाषाहरूमा पनि त्यही भाषाहरू नै आउने गर्छन् जस्तै नेपाली बङ्गाली इङ्गलिस यही नै सामान्य भाषा हो भारतमा बोलिने जो हामी सुन सुन्छौँ बुझ्छौँ र बोल्छौँ देशको भाषिक विविधताबारे चाहिँ भारतमा सबै राज्यको आफ आफ्नै भाषा हुन्छ जस्तै पन्जाबमा पन्जाबी बोल्छ दार्जिलिङतिर हेर्ने हो भने नेपाली बोल्छौँ तर पनि भारतमा धेरै किसिमका मान्छेहरू भाषाहरू बोल्ने भए तापनि हाम्रोमा एकता चाहिँ एकता छ भारतमा